मैले जुन चाहिँ क्याबको लागि पेमेन्ट गरेको छु त्यो म क्यान्सल गर्दैछु अन्त जुन जति पेमेन्ट गरेको छु त्यो मलाई वापस गरिदिनु होस् मेरो ब्याङ्क एकाउन्टमा म तपाईँलाई डिटेल्स पठाउँदैछु